मैले एउटा कन्डिसनर कस्तो हुन्छ भनेर ट्राई गर्नु किनेको थिएँ मलाई त मैले त फरक थाहा थाहा पाइनँ तर मेरो श्रीमतीले चाहिँ कन्डिसनर लगाएपछि यो चाहिँ पहिलाको तुलनामा चाहिँ धेरै राम्रो कन्डिसनर पाएछौँ कहाँ पाउँछ हौ यो मलाई छ भने अझै ल्याइदेऊ है भनेर उनले भनिन् सायद उनलाई धेरै मनपरायो र उनले साथीहरूलाई पनि त्यो कन्डिसनरको बारेमा प्रशंसा गर्दैथ्यो साथीहरूले पनि यस्तै लाउँछु म पनि भनेर भन्दैथ्यो